मलाई मन पर्ने खानाहरू त थुप्रै नै छ हो तर अलिक धेरै मन परेको चाहिँ मलाई इस्कुसको मम हो होइन मलाई मम चाहिँ घरमा खानु मन पर्छ किनभने दोकानहरूतिर अलिक फोहर भएको जस्तो लाग्छ हो र भाँडाहरू पनि अलिक मजाले सफा सफा माझ्नु भएको हुँदैन जस्तो लाग्छ मलाई अन्त फेरि घरमा त अन्त अरू ठाउँ भन्दा सफा नै हुन्छ आफूले बनाएको हुन्छ र गर्दाखेरि सफा नै गरेको हुन्छ हो र अलिक मिठो आफूलाई खानु मन लाग्ने खाले नै बनाएको पनि हुन्छ र बाहिर भन्दा अलिक ज्यादा अलिक अघाउन्जेली खानु पनि पाउँछ पनि त त्यसले गर्दाखेरि चाहिँ मलाई घरमा नै खानु मन पर्छ